दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवा सामाजिक सहयोग र मर्यादाको सन्दर्भमा पाकाहरूले सामना गर्ने मुख्य चुनौती र मौकाहरू के के छन् भन्नपर्दा हामी सबैलाई थाहा भएकै अब दार्जिलिङ जिल्ला पाहाडै पाहाडले भरिएको छ धेरै मात्रामा र यस्तो ठाउँमा घर जग्गा पनि अब बाटोहरू असुविधा हुने है अलिकति पाहाडी जग्गा भएकोले गर्दा पाका मानिसहरूलाई चाहिँ विशेष गरी हिँड्डुल गर्नु उसै पनि साधारण बाटोमा पनि धेरैभन्दा धेरै समस्याहरू भइरहेको हुन्छ अझ स्वास्थ्य सेवा सामाजिक सहयोग र मर्यादाको सन्दर्भमा चाहिँ भन्नुपर्दा सरकारद्वारा पनि अब स्वास्थ्य चौकीहरू भयो होइन अस्पतालसम्म पुग्ने बाटोहरू राम्रोसँगले नबनाएको बनाएकै बाटोहरूलाई पनि राम्रोसँगले मर्मत नगरिएको त्यसो हुँदा उहाँहरूले अझै धेरैभन्दा धेरै समस्याहरू झेल्न परिरहेको छ हामीले देखिरहेको हुन्छौँ अब जति पनि चुनाउ है मतदान चौकीहरू हुन्छ मतदान केन्द्रहरू त्यतानिर दुई हजार दसदेखि पन्ध्रको बिचमा हुनुपर्छ सरकारद्वारा अब बुढेसकालका पाका मानिसहरूका निम्ति र विकलाङ्गहरूका निम्ति भनेर व्हिलचेयरहरूलाई पनि अब लैजानसक्ने अलिकति होच्याएर अलिकति अग्ल्याएर त्यहाँसम्म बाटोहरू बनाउने कामहरू गरिएको थियो उस्तै गरेर स्वास्थ्य चौकीहरू स्वास्थ्य केन्द्रहरूमा पनि पुग्ने उहाँहरू कसैमाथि निर्भर नभएर आफू जानुसक्ने सहज बाटोहरू बनाई दिनुपर्ने चाहिँ मलाई लाग्छ र उहाँहरूले सामना गर्ने मुख्य चुनौतीहरू भनेका यिनै हुन् विशेष गरी आफूले चाहेको ठाउँसम्म पुग्न नसक्नु नै सबैभन्दा ठुलो मुख्य चुनौती हुन्